मलाई धेरै थरीका कार्डहरू थाहा छ जस्तै डेबिट कार्ड क्रेडिट कार्ड भिजा रुपे मैले यस कार्डहरूको प्रयोग अनलाइनबाट सर सामान मगाउँदा घरको ग्रोसेरी सामानहरू किन्दा अनि यो कार्डले गर्दा मलाई क्यासको जरुरत चाहिँ पर्दैन